पन्ध्र अगस्त उन्नाइसौँ सैँतालीस छब्बीस जनवरी उन्नाइसौँ पचास दुई अक्टोबर अठार सौ उनन्सत्तरी पाँच जुन उन्नाइस सौँ त्रिहत्तर बिस अगस्त उन्नाइस सौँ बयान्नब्बे